हजुर हजुर हजुर म अनमोल ट्राभल एजेन्सीबाट बोलेको भन्नुहोस् ए हजुर हजुर हजुर

ए हुन्छ नि हुन्छ एकदम सही सहि जग्गा कल गर्नु भयो कि एनजेपीमा हुनुहुन्छ भनेपछि त आज त हुँदैन आज त दिउँसो भइसक्यो हो अन्त भोलिदेखि त स्टार्ट गर्दा हुन्छ तपाईँले अब तपाईँलाई मन पर्यो भने प्याकेज हामी चाहिँ तपाईँलाई त्यहाँबाट पिक गर्नु सक्छौँ हो गाडीमा म गाडी पठाइदिन्छु त्यहाँ छेउकै ड्राइभरहरू छन् हाम्रो दार्जिलिङको अन्त म गाडी पठाइदिन्छु तपाईँलाई गाडी पठाएर अब गाडीमा तपाईँ यता आएर जुन दिन आउनु हुन्छ त्यही दिन यसो बतासे लुपहरू भयो होइन जहाँ चाहिँ तपाईँको टोय ट्रेन जुन हाम्रो दार्जिलिङको सान छ अब टोय ट्रेन चाहिँ अब एक एक राउन्ड लाउँछ क्या मुनिबाट आएर यसरी जान्छ माथिबाट हो अन्त बतासे लुप भयो टाइगर हिलहरू भोलिपल्ट बिहान टाइगर हिल भयो सनराइजको लागि एकदमै फेमस छ बिहानको जुन सूर्य उदयहरू हुन्छ हो एकदमै राम्रो छ त्यहाँ अन्त त्यो छोडेर जापानिस जापानिस टेम्पल छ जूहरू छ हो गएको दिन चाहिँ तपाईँलाई छेउतिर बतासे लुप र अब चौरस्ताहरू घुमाएर त्यसको बाद चाहिँ ल्याएर थाकेको पनि हुन्छ अन्त बसेर रेस्ट गरेर होटेलमा त्यहाँबाट अन्त भोलिपल्ट तपाईँलाई केरे होटेलको चाहिँ तपाईँको अब प्याकेजमा लिनु भयो भने चाहिँ तपाईँलाई होल दार्जिलिङ टुरको अब गाडीहरू सबै गरेर तपाईँलाई सात हजार पान सय गरिदिन्छु अलिकति कम्ती मिलाउँदा सात हजारसम्म चाहिँ गरिदिन्छु म हजुर हजुर सात हजारसम्म गरिदिन्छु खाने गाडीको घुम्ने सबै गरेर हजुर सबै इन्क्लुडेड छ त्यसमा हजुर अँ लास्टमा ड्रप पनि गरिदिने हामी

हजुर थ्री स्टार होटेल हो राम्रो हुन्छ रेर हुन्छ होटेल हाम्रो अन्त हजुर हजुर हजुर अनि त्यहाँबाट सेकेन्ड डे चाहिँ

ए भन्नुहोस् भन्नुहोस् ए ए ए मतलब ए तपाईँहरू भोलि आइपुग्नु हुन्छ भन्नुभएको ए हुन्छ होइन म त त्यही एनजेपीमा हुनुहुन्छ कि ए हुन्छ त्यसो भए राम्रो हो नि आउनु भन्दा अलिक अगाडि नै भन्दिनुहोस् यसो एक घन्टा जस्तो लाग्छ मलाई त्यहाँ म्यानेज गर्नु पनि ड्राइभरहरू सिलगढीमै हुनुहुन्छ अन्त हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ त्यो गर्दा हुन्छ नि त्यस्तै गरौँ न त्यसो भए मलाई कल चाहिँ गरिदिनुहोस् अन्त त्यहाँबाट त्यसको बाद अब सबै काम त भइहाल्छ तपाईँ आउनु मज्जाले साइडसिन हुन्छ पाँचजना है हुन्छ हुन्छ हुन्छ ल हुन्छ हुन्छ